कब्जियतको उपचारको लागि मेरो घरमा अथवा मेरो गाउँमा गरिने उपचारहरू त त्यस्तो ज्यादा छैनन् किनभने हामी गाउँ बस्तीमा बस्ने बासिन्दाहरू हुन् हामी प्रायः जस्तो यो मोर्डन दबाई नै खान्छ डक्टर देखाएर तर पनि यदि हामी गाउँ घरमा गरिने दबाई खायो भने हामी दुधको काडा बनाएर खाँदै गर्दछ जस्तै दुधको काडा कसरी बनाउँदछ भन्दाखेरि चाहिँ पहिला दुध उमाल्यो अनि दुधमा हर्दी हाल्छ देशी हर्दी गाउँमा बनाएको एक चमच अनि त्यसमा मह हाल्ने गर्दछ एक चमच अनि त्यसमा फेरि अदुवालाई कुच्च्याएर हालेर त्यहाँदेखिन् त्यो सँगसँगै गरम मसला जसमा हुन्छ दालचिनी ल्वाङ अनि अन्यथा के के मसलाहरूलाई त्यसमा हालेर त्यहाँदेखिन् उमाल्ने गर्दछ भकभक भकभक उमाल्छ धेरै समयको लागि अनि त्यसलाई कपमा सारेर तातो तातो खानु पर्छ अनि त्यसले चाहिँ हाम्रो कब्ज निकै जाती हुने गर्छ अनि अर्को उपाय छ सबैले गर्ने साधारण तातो पानी उमालेर नुन हालेर यत यत या त गारगल गर्ने या त खाने अनि अर्को उपाय पनि छ जो चाहिँ हतपत मान्छेहरूले ज्यादा गर्दैन तर मलाई थाहा भएको अनुसार अदुवालाई काटेर अदुवाको बोक्रा छिलेर त्यहाँदेखिन् अदुवालाई चाहिँ आगोमा पोलेर एकदम मजाले पाँच मिनट जस्तो पोलेर चाहिँ त्याँदेखिन् पोलेर चाहिँ निकालेर गालामा चापेर बसिबस्थेँ आधा घन्टा एक घन्टाको लागि अनि त्यो अदुवाको पिरो रस जुन चाहिँ आउँछ त्यो चाहिँ निलेर बसिबस्थेँ त्यसले चाहिँ हाम्रो घाँटीलाई सन्चो गर्ने गर्दछ अनि मलाई याद भएको चाहिँ यी तिनवोटा नै हुन् जो चाहिँ हाम्रो घरेलु कब्जियतको उपचारहरू हो